व्यावसायिक क्षेत्रले पश्चिम बङ्गालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई नयाँ उपलब्धि प्रदान गरी व्यावसायिक बढाउने अवसर प्राप्त गरी सहायता गर्न सकिन्छ सानो सानो उद्योगहरूलाई उद्योगद्वारा उत्पादित सामानको प्रयोग गरेर व्यापारीहरूलाई प्रोत्साहन दिनसक्छौँ